बैनी ए मिठो लाग्यो हो तपाईँको त्यो चाट जुन थियो नि कस्तो मिठो लाग्यो हो मैले मेरो साथीहरूलाई पनि दिएको थिएँ कि पुरा मन परायो साथीहरूले पनि क्यालकाटाको बेस्ट चाट भन्दै थियो हजुर ए हजुर हजुर

ए हजुर तपाईँको चाट त तर पुरा मन पऱ्यो मलाई के के हाल्नु हुन्छ हौ

हजुर ए सिक्रेट मसालाहरू छ क्या हो ए हजुर म एकदमै तपाईँको चाट चाहिँ मलाई जुन त्यो पिरो पिरो पिरो भयो नि बादमा गएर पिरो हुँदो रहेछ नि त कि पहिला त अमिलो भयो मिठो भयो त्यही चाहिँ बादमा पिरो पिरो हुँदा चाहिँ एकदमै मन पऱ्यो मेरो साथीहरूले पनि पुरा मन परायो कि हामी फेरि फेरि खानु आउँछ नि हुन्छ तपाईँको चाट चाहिँ बेस्ट चाट भन् यस्तै बनाइरहनुहोस् है

हुन्छ अनि त सुन्नुहोस् न तपाईँको त्यो चाटको त दोकान चाहिँ कहिले कहिले खोल् खोल्लिन्छ तपाईँको ए हजुर हजुर भनेपछि मन्डे टु स्याटर्डे चाहिँ खुल्ला हुन्छ ए हजुर हजुर हजुर हजुर मलाई एकदमै मन पर्छ ज्यादा ओइली पनि थिएन फेरि भेजिटेबल्स त्यो तपाईँले त्यो क्युकम्बरहरू हाल्नुभएको थियो नि त्यो पनि यति मजाले फ्रेस फ्रेस थियो खाँदा पनि मजा एको मलाई त

ए हजुर हुन्छ भनेपछि चार इभिनिङको चारदेखिको पाँचसम्म खुल्लै हुन्छ ए हजुर भनेपछि हामी आउँदैछौँ है हुन्छ हुन्छ थ्याङ्क यु